हाम्रो दार्जिलिङमा चाहिँ इन्डिपेन्डेन्स डे पनि मनाउँछन् दसैँ माघे सङ्क्रान्ति सबै मनाउँछ र इन्डिपिन्डेन्स डेमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब हाम्रो देशलाई चाहिँ अब हामीले चाहिँ इन्डिपेन्डेन्स पाएको दिनको लागि चाहिँ अब एकदम उयो गर्छौँ हामीले देशलाई चाहिँ एकदम रेस्पेक्ट गर्छौँ त्यतिबेला चाहिँ हामीले ठुल्ठुलो प्रोग्रामहरू गर्छौँ स्कुल स्कुल वाइस चाहिँ अब हामी कम्पिटिसनहरू राख्छौँ जुन चाहिँ चाहिँ अब प्याट्रोइटिक हुन्छ कम्पिटिसनहरू जस्तै सिङ्गिङ सिङ्गिङमा जुन चाहिँ देश देशभक्तिको गीतहरू मात्रै हुन्छ डान्समा पनि देश देशभक्तिहरू मात्रै हुन्छ र दसैँमा चाहिँ अब नयाँ नयाँ लुगा किनेर अब आफूभन्दा ठुलोको घर गएर टिका सिका लगायो अन्त माघे सङ्क्रान्तिमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ अब हाम्रो यहाँ पाहाडको खाना त्यो पहिला पहिला पुर्खाहरूले खाने अब तरुलहरू खाएर चाहिँ अब हामीले त्यसरी मनाउने गर्छौँ तरुलहरू खाएर चाहिँ